हामीले प्लान्टहरू रोप्दाखेरि चाहिँ अब खोज्नु पर्छ यसो गाउँतिर जानु पर्छ गाउँमा अब दिने दिने मान्छेहरूलाई मागनु पर्छ हो अनि कसैले दिन्छ कसैले त अब दिँदैन वचन लगाउँछ आफूले नै उयो गर्नु नि बनाउनु नि कटिङ गर्नु नि रोप्नु नि भनेर भन्दाखेरि त अब आफूलाई मनमा कस्तो लाग्छ त्यहाँदेखि फर्केर आयो एउटा दुइटा कटिङ गर्यो फेरि आफ्नोमा हुँदैन हो अनि आफ्नोमा नभए पछि त्यहाँदेखि फेरि कति चाहिँ अब हामी बजारबाट बजार जाँदाखेरि अब सौदाहरू गर्न हामी बजार जाइन्छ बजार जाँदाखेरि मन परेको मन परेको प्लान्टहरू ल्याएर रोप्छौँ त्यसलाई नै अनि कटिङहरू गर्छौँ अनि गाउँमा नर्सरीहरूतिर जान्छौँ ढुल्नु ओर्नु जान्छौँ ढुल्नु ओर्नु जाँदाखेरि त्यताबाट ल्याएर रोप्छौँ कति त अब फेरि मर्छ मन परेको परेको प्लान्टहरू मरिदिन्छ अनि फेरि गएर किनेर ल्याएर गर्नु पर्छ टाढो टाढो जानु पर्छ नर्सरीहरू जाँदाखेरि पनि अब गाडीमा जानु पर्यो गाडीमा आउनु पर्यो गाडीको तेलको भाडा जोड्दा फुल किन्दा त्यो प्लान्टहरू किन्दा त पैसा अब निकै खर्च हुन्छ र पनि अब आफूलाई रहर लागेको इच्छा लागेको कुरो आफूलाई गर्नै मन लाग्छ अरूले नगर नगर होस् नगर भन्दाखेरि पनि हुँदैन आफूलाई इच्छा लागेको कुरो त आफूले गर्नै पर्छ अनि हामी टाढो टाढो गएर भए पनि कति त अब जङ्गलहरूतिर गएर जङ्गलबाट प्लान्टहरू यसो मन परेको परेको ल्याएर लगाउँछौँ बाटोहरू हिँड्दाखेरि टाढो टाढो जाँदाखेरि आउँदाखेरि बाटोतिर भेटेको प्लान्टहरू राम्रो राम्रो प्लान्टहरू ल्याएर हामी घरमा सार्ने गर्छौँ कति त सर्छ कति त सर्दैन त्यसरी नै हामी प्लान्टहरू चाहिँ ल्याएर त्यसरी रोप्ने गर्छौँ